हेलो सुन्नुहोस् न म दार्जिलिङकै यहाँनिर एउटा सुमियोस रेस्टुरेन्टमा बसेको थिएँ र यसमा धेरै रात पनि पऱ्यो है धेरै तपाईँको मौसम पनि ठिक छैन धेरै पानी परेको हुनाले म त्यहाँ आउनु न सक्ने रहेछु र तपाईँहरूकोबाट के यस्तो समयमा अब अर्डरहरू लिन मिल्छ अथवा तपाईँहरूले त्यो अर्डरहरू हामीमाझ ल्याइदिनुहुन्छ हुँदैन कही जान्नु पाए के भन्नु